पानी फिल्टर गर्न विशेष शुद्ध गर्न चाहिँ अब घरेलु उपायमा चाहिँ जस्तै अब पानी हामीले धाराबाट पाइपबाट पानी आउँछ र त्यसमा चाहिँ मैला विभिन्न माटोहरू पनि आउने भएको कारणले गर्दा हामी त्यसलाई त्यो पाइपमा चाहिँ सेतो लुगाको कपडा सफा लुगा हामीले बाँध्छौँ र त्योबाट चाहिँ हामी पानी पिउनको लागि पानी उयो गर्छौँ र विशेष गरेर अरू अन्य उपायहरू त धेरै छैनन् र मूलभूत उपाय चाहिँ त्यही नै हो र विशेष गरेर आजको समयमा चाहिँ मानिसहरूले सबैको घरमा नै विभिन्न फिल्टरहरू जडान गर्ने गरेका छन् र त्यसले गर्दा पहिलो र प्राथमिक जुन घरेलु उपायहरू चाहिँ हामी त्यही पाइपमा सेतो कपडा लगाएर गर्ने गर्छौँ